हाम्रो घरदेखि केही टाडो एउटा कुवा छ होइन इनार इनारबाट पानी निकालिन्छ होइन त्यसको लागि चाहिँ हामीले मोटरहरूबाट पनि पानी तान्नु सकिन्छ तर कति तर कोही कोही बेला कतिखेर करेन्ट हुँदैन होइन अनि त्यतिखेर करेन्टबाट हामीले करेन्ट पनि लाग्छ